मैले अस्ती बजारबाट एउटा सल किनेको थिएँ विजय स्टोरबाट र त्यो साल चाहिँ घरमा ल्याएर हेर्दाखेरि चाहिँ मलाई एकदमै राम्रो लाग्यो तातो पनि कलर पनि राम्रो साइज पनि ठिकै त्यसैले अब मलाई त मन पऱ्यो त्यही कारण तपाईँहरू पनि लि लिनु चाहनुहुन्छ भने चाहिँ त्यहाँबाट लिनुहोस्